दार्जिलिङ जिल्ला जो शिक्षाको लागि अति नै प्रसिद्ध छ तर प्रसिद्ध नभएर पनि त्यो अरूको लागि पनि प्रसिद्ध छ है एउटा कारण प्रसिद्ध भएको कारण के हो भन्दा चाहिँ यसको एकदमै कम्ती स्कुलको शुल्क किनभने यहाँ जस्तो हाम्रो गर्मेन्ट राम्रो राम्रो गर्मेन्ट स्कुलहरू छन् जसमा पढाईको स्तर एकदमै राम्रो भएकोले राम्रो भएको छ र अनि त्यसको शुल्क पनि एकदमै राम्रो छ जस्तो हाम्रो दार्जिलिङमा सेन्ट रोबर्ट्स छ सेन्ट ट्रिजा छ लोरेटो कन्भेन्ट छ एनपी छ यिनीहरूको स्तर एकदम राम्रो भएकोले गर्दा अन्त जस्तो आम आदमी मान्छेले पनि पढाउन सक्ने खालको व्यवस्था रहेको छ अरू ठाउँ हेरी हामीले दार्जिलिङमा हेऱ्यो भने पढाई निकै नै सस्तो भएको लाग्छ मलाई किनभने दार्जिलिङमा नर्मल मान्छेले पनि साधारण मान्छेले पनि आफ्नो छोरालाई नानीलाई राम्रो स्तरको पढाई दिनसक्छ